हेलो को बोल्नुभएको होला ए हजुर बडा म अलिअलि चाहिँ रोपेको छु यो पालि त्यही रायोको साग भएको छ इस्कुस भएको छ अँ टमाटरहरू पनि अलिकति रोपेको छु बडा टमाटर मेरो झन्डै यस्तै दुई सौ केजी जस्तो भए भएको छ अनि मुला पनि दुई तिन मन भएको छ बडा खै बडा टमाटर त म त त्यसरी दिन्छु दिन त कि पहिलाकोले चाहिँ मलाई टमाटर बिस रुपियाँ केजी गरेर दिन्थ्यो बडा अब तपाईँ कसरी दिनुहुन्छ अब त्यो पन्ध्र रुपियाँमा त मेरो कस्टिङ पनि आउँदैन नि बडा अब मैले त्यो जति बिजन रोपेको थिएँ त्यो बिजनको दाम पनि आउँदैन नि हौ अहिले हामीले ठिकै हो मुला चाहिँ कसरी लिनुहुन्छ बडा अँ ठिकै हो बडाको कुरा त मुला कसरी दिनुहुन्छ मुला हामीले त यहाँबाट अब तपाईँको मनको मैले चार सौ रुपियाँ गरेर दिँदैछु हुन्छ बडा त्यसो भए भरे आउनुहोस् न त हामी मोलतोल गरौँ मेरोमा साग पनि छ रायोको साग पनि राम्रो भएको छ यो पालि कि इस्कुस पनि लानुहुन्छ बडा इस्कुस इस्कुस पनि लानुहुन्छ ए हुन्छ मैले डल्ले खोर्सानी पनि रोपेको छु बडा डल्ले खोर्सानी पनि भएको मेरो झन्डै पन्ध्र बिस केजी छ होला हुन्छ हुन्छ बडा त्यसो भए भरे आउनुहोस् न त म हुन्छ राखेको हजुर हुन्छ हुन्छ हुन्छ बडा हुन्छ राखेँ अहिले